पुरानो पुस्ता र युवा पुस्तासँग बात गर्दा के भिन्नता पाएँ भन्दाखेरि पुरानो पुस्ता अलि पै पहिलाको सोच भएको रहेछ मानौँ अन्धभक्त जस्तै सोच भएको वर्तमानको युवा चाहिँ वर्तमानको भौतिक कलियुगमा यी टेक्नोलोजीहरूले धेरै विकास गरेका छन् यी विकास अविष्कारहरू गरेका छन् यी आविष्कार विकासहरूमा संसार पछिपछि दौडी पनि रहेको छ जुन युवा पुस्ता पनि त्यही दिशामा दौडिरहेको छ पुरानो पुस्ता यी टेक्नोलोजी नयाँ टेक्नोलोजी यी नयाँ विकासहरूसँग एकदम वञ्चित छन् पुरानो पुस्ताहरू पुरानो पुस्ता त्यसैले गर्दाखेरि अलिकति अविकसित पनि छन् जस्तो लाग्यो युवाभन्दा वर्तमानको युवा यी वर्तमानको युग यी वर्तमानको विकासले गर्दा यी युवाहरू एकदमै अघि बढिरहेको छन् सही दिशामा गइरहेको छन् जस्तो लाग्दैछ मलाई अनि यी दुईबिच पुरानो पुस्ता र युवा पुस्तामा संयोजन गर्दा के अनुभव रह्यो भन्दाखेरि पुरानो पुस्ता धार्मिक धार्मिक विचार भएको अलिकमा अलिक वृद्ध सोच भएको व्यक्तिहरू रहेछ अनि युवा पुस्ताहरूसँग संयोजन गर्दा के अनुभव पाएँ भन्दाखेरि यी युवाहरू वर्तमानको यो डिजिटल सिस्टम यी वर्तमान कलियुगको यी टेक्नोलोजी अनि विकासको असर परेका युवाहरू रहेछन् यही अनुभव रह्यो